हाम्रो गाउँ बुङ्कलुङ बस्तीमा याङ्की टी नाम भएको चिया फ्याक्ट्री खोलिएको छ त्यसमा हाम्रो गाउँको धेरै श्रमिकहरू काम गर्छन् जो बेरोजगार पनि थिए उनीहरूले त्यहाँ काम पाएको छन् र उनीहरूले त्यो त्यो चियापत्तीहरू राम्रो भेराइटिजको बनाउनु बनाएको पनि हुन्छ धेरै र धेरै महँगोदेखि लिएर सस्तो भेराइटिजको चियापत्तीहरू पनि त्यहाँ पाउँछन् र उनीहरूको सफल हुनको धेरै कारण थियो उनीहरूले चाहिँ धेरै मिहिनेतहरू गर् गरेको छन् यो फ्याक्ट्री चलाउनको लागि र यो फ्याक्ट्री हाम्रै सिलगढी फ्याक्ट्रीको चियापत्ती चाहिँ सिलगढीदेखिको लिएर धेरै अरूअरू ठाउँमा पनि बेचबिखन गरिन्छ जस्तै आइ अहिलेघरि त यो विदेशको धेरै जग्गामा पनि बेचबिखन गरिएको छ उनीहरूको सफल हुनुको कारण चाहिँ मलाई लाग्छ कि उनीहरूले धेरै मिहिनेत गर्नुभएको छ यस् यसको लागि